अब त्यस्तो यो चलनहरू चाहिँ अब हाम्रोमा थुप्रो छ अब दसैँ औँसी भयो चाडबाड अब दुर्गापूजा भयो अब फेरि अरू जातिले पनि मनाउँछ छठपूजा भन्दा दुर्गापूजा भन्दा उनीहरूको अरू जातिले त्यस्तो खालको उयो गर्छ अब फेरि सेर्पा भोटेले अलगै उनीहरूको लोसारहरू मान्छ तामाङले पनि अब बुद्ध जयन्ती मनाउँछ हाम्रो राईहरूको यो साकेवा भन्छ अब चुल्हा ढुङ्गा राखेर उयोहरू गर्ने पूजाहरू गर्ने हौ त्यस्तोहरू छ अनि चाडबाडमा अब पूजाहरू त नाना थरीको छ गर्छ नि अब उयो पितृ भन्छ बुद्धजयन्ती भन्छ लोसर भन्छ माघे सङ्क्रान्ति भन्छ औँसी भन्दा अब त्यसमा पनि अब एउटा पूजै हुन्छ पूजा घरमा पुजै गरेर गरिन्छ अनि अब हाम्रो राईहरूको चाहिँ अब पितृ गर्छ चु घरघरमा अब आफ्नो आफ्नो चुल्हा हुन्छ अब त्यसमा अब अब पितृ भनेको चाहिँ अब बुढाबुढी उहिलेको बाजेबोजु बराजुहरूदेखि लिएर उनीहरूलाई सम्झेर अब कसैले फलफुलले गर्छ कसैले के अरे कुखुराहरू काटेर पितृ गर्छ हाम्रो चाहिँ अनि अब थुप्रो छ हाम्रो त अब पूजाहरू गर्नुपर्ने रोटीहरू पोल्नुपऱ्यो मासुहरू पकाउनुपऱ्यो थुप्रो गर्नुपर्छ हौ हाम्रो उयोहरूको चाहिँ